हेलो हजुर हजुर म बाख्राकोटको रिपोर्टर बोलेको हो लोकल रिपोर्टर बोलेको हो म यहाँ माल जलपाइगुडी डिस्ट्रिक्ट जलपाइगुडी बाख्राकोटबाट बोलेको हो म केही बगानको बारेमा सोध्न चाहन्छु बाख्राकोटको यो बाख्राकोटमा के गा गा समस्याहरू के छ बाख्राकोटमा बगानमा अहिले फिलहाल

के कारणले ग्रेच्युटी फन्ड चाहिँ नदिएको यो कम्पनी यो डङ्कन्स कम्पनी तपाईँले भन्नुभयो नि अहिले यो कुन सालमा चाहिँ बन्द भएको अलिकति मलाई जानकारी चाहियो यो जुन चाहिँ डङ्कन्स कम्पनी भन्नुभयो कुन सालमा बन्द भएको

हजुर हजुर

हजुर म तपाईँलाई एउटा के भन्छ सोध्नु चाहन्छु कि यो सम्मेलन कम्पनी चाहिँ कुन सालदेखिन् चाहिँ सम्मेलन कम्पनीले चाहिँ यो चलाउनु थालेको यो हाम्रो बाख्राकोट टी गार्डेन हजुर ए के कारणले गर्दा होला के कारणले होला हजुर हजुर हजुर अनि त म त्यहाँको रिपोर्ट लिन सक्छु म त्यसो भए कहिले आउँदा हुन्छ त्यो रिपोर्ट लिनुको लागि चाहिँ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ यसरी जानकारी दिँदै गर्नुहोस्